हेलो बहिनी बोल्नु भएको हो सब्जी दोकानको ए अहिले तपाईँकोमा सब्जीहरू छ आलु प्याज टमाटर चाहिएको छ मलाई कि आलु कसरी केजी छ मलाई अलिकति मतलब आजको भाउअनुसारले चाहिँ अब सोधिराखेको नि मैले तपाईँलाई कि टमाटर प्याजहरू चाहिँ कसरी छ होला ए हजुर होइन ए हजुर होइन मलाई होइन मलाई त चाहिएको छ कि आज अब अहिलेको रेटहरू चाहिँ कस्तो रहेछ भनेर बुझिराख्नुलाई नि म त भरेतिर आउनु पर्यो भनेर नि तपाईँ दोकानमा हजुर तपाईँ दोकानमै हुनुहुन्छ होला नि त म म अहिले आधा घन्टाबादमा तपाईँको दोकानमा आउँछु नि है अरू पनि सब्जीहरू छ अरू के के छ तपाईँको दोकानमा कसरी कसरी केजी छ कसरी कसरी केजी छ बिन बोडीहरू कसरी केजी छ हजुर मलाई चाहिएको छ अलिकति पाँच छ केजीजस्तोहरू हो आलुहरू पनि दस केजीहरूजस्तो प्याजहरू पनि पाँच केजीहरूजस्तो चाहिएको छ हजुर होइन म आउँछु नि तपाईँकोमा आउँछु अनि तपाईँकोमा आएर चाहिँ लिन्छु नि ल ए हजुर हजुर हुन्छ हुन्छ सागहरू पनि छ तपाईँकोमा हजुर होइन अहिले म आउँछु हो अनि तपाईँकोमा हेर्छु नि सागहरू त राम्रै होला नि है फ्रेसै होला नि हुन्छ हुन्छ ल म त्यसो भए तपाईँलाई आधा घन्टाबादमा आउँछु नि म तपाईँको दोकानमा तपाईँ आधा घन्टा त पर्खिदिनु हुन्छ होला नि त हुन्छ हवस् बहिनी राखेँ ल